हाम्रो जिल्लाभित्र हाम्रो एरियामा त अब विशेष गरी खेतीपाती त एक नम्बर मकै मकै रोपिन्छ मान्छेलाई पनि हुने घरमा अब पालनपोषण गरेको गाईबस्तुहरूलाई यसो भुस पिना पनि हुने कुखुरालाई चारो पनि हुने त्यस्तै प्रकारले मकै भयो अदुवाहरू अदुवा रोपिन्छ त्यहाँदेखि अब सागसब्जीहरू लगाइन्छ सिमीहरू लगाइन्छ मस्यामहरू लगाइन्छ यस्तै प्रकारले छ धेरैवटा उयोहरू अब घाँसको रुख पनि गाईबस्तु पाल्दाखेरि घाँस पनि हुने यता कुच्चोबाट पनि आम्दानी अब यो अम्लिसो पनि रोप्छौँ अलैँचीहरू छ अलैँचीहरू रोप्छौँ सबै रोप्छौँ प्रायःजस्तो हामी अब अदुवा भयो टमाटर प्याजहरू यो सब्जीको आइटमहरू त्यहाँदेखि मकै भइगयो अब धानहरू कोदोहरू गहुँहरू सबै रोप्छौँ हामी